हेलो तपाईँ फ्लिपकार्ट एजेन्सीबाट बोल्नु भएको हो ए मैले चाहिँ फ्लिपकार्टबाट चाहिँ एउटा कुर्ता अर्डर गरेको थियो हो त्यो चाहिँ हिजो म भएको डेलिभर भयो र मैले पाएँ त्यो कुर्ता अनि फेरि यसो कुर्ता हेर्दा चाहिँ जस्तो अब त्यो फोटोमा देखेको थियो होइन मन परेर त्यो फोटो देखेर मन परेर मैले किनेको थिएँ अर्डर गरेको थिएँ त्यो नै सेम टू सेम आएको छ र फेब्रिक पनि एकदमै साह्रै राम्रो क्या अब एकदम सफ्ट शीतल टाइप होइन त्यहाँदेखि यो फेरि जति समय देखाएको थियो डेलिभर टाइम त्यतिखेरै नै आइपुग्यो अब सामान पनि त्यसले गर्दा चाहिँ मलाई साह्रै राम्रो लाग्यो तपाईँहरूको काम चाहिँ होइन डेलिभर टाइम पनि पर्फेक्ट हुँदो रहेछ अनि चाहिँ त्यसरी नै अब त्यो कुर्ता नि राम्रो आएको छ र त्यसरी नै अब अरू सामानहरू पनि म तपाईँकै फ्लिपकार्टबाट नै अर्डर गर्नेछु अब प्राय